हेलो हजुर भन्नुहोस् हजुर हजुर ए हुन्छ हुन्छ आउनुहोस् न तपाईँ आउनु यहाँनिर यहाँ बाग्राकोट तपाईँले बुकिङ गर्नु भएको छैन बाग्राकोट ब अ बजारमै हो

चाय हजुर चाय बगान हो तपाईँ यहाँ आउनु भयो भने धेरै कुरोहरू देख्न सक्नुहुनेछ घुम्न सक्नुहुनेछ यहाँदेखि टुरिस्ट टुरिस्ट स्पोटहरू राम्रो राम्रो ठाउँहरू नयाँ नयाँ जग्गाहरू तपाईँको हिल एरिया नजिकै छ र तपाईँले यहाँ आएर धेरै इन्टरटेन्मेन मनोरञ्जन गर्नु पनि सक्नुहुनेछ बजार छेउमै छ हजुर यहाँ तपाईँको थुप्रै छन् हामी नेपालीहरू बस्छौँ आदिवासीहरू पनि छ आदिवासीहरूले आफ्नै ए पूजाहरू गर्छन् हामी दसैँ तिहारहरू मनाउँछौँ हाम्रो संस्कृतिहरू यो दसैँ तिहारहरू मनाउँछौँ र आदिवासीहरू पनि यहाँ बस्छन् उनीहरू आफ्नै कल्चरहरू छ परमपूजा भन्ने वहाँको उनीहरूको राम्रो एउटा ठुलो चाड हो उहाँहरूले परमपूजा गर्छन् हजुर हजुर हजुर हजुर ह यहाँबाट हजुर यहाँबाट तपाईँ बाह्र किलोमिटर माथि जानसक्नुहुन्छ वहाँनिर टुरिस्ट स्पोट छ र राम्रोराम्रो लजहरू पनि छ त्यहाँनिर सिनेरी छ त्यहाँबाट अलिक माथि जानु भयो भने निम्बोङ बरबोट लोलेगाउँ यहाँबाट नजिकै पर्छ यहाँबाट साइटसिन गर्नु पनि सक्नुहुनेछ तपाईँ धर्महरू यहाँ थुप्रै छन् मिलेर बसेका छ जस्तै क्रिस्चियन छ तपाईँको हिन्दू बुद्धिस्टहरू सबै जातिका छन् जनसङ्ख्या लगभग तपाईँको यहाँ बाख्राकोटमा लगाइदिउँ पचास हजार

हजुर भन्नुहोस् न

हज हजुर एकदम सक्छु म तपाईँसँग आउ आउनुहोस् न आएर रिसिभ गर्छु है त्यहाँबाट तपाईँलाई मजाले यहाँको लोकेसनहरू बताइदिन्छु नि हजुर तपाईँको यहाँबाट त्यही टुरिस्ट स्पोटहरू राम्रो पाहाडमै छ अलिकति पाहाड यहाँबाट बाह्र तेह्र किलोमिटर टाढो हो यहाँबाट जान सक्नुहुनेछ समय तपाईँको यहाँबाट आधी घन्टा हजुर एकदम आउनुहोस् आउनुहोस् आउनु